हेलो सर नमस्ते तपाईँलाई एउटा एक दुईवटा कोइसन थियो उयो म चाहिँ फोर विलर्स र टु विलर्सकोबारेमा अवेरनेसको लागि के भन्नु हुन्छ तपाईँ टु विलर्स कि फोर विलर्सको

अनि एउटा कुरा ट्राफिक सिग्नलकोबारेमा पनि एक दुइवटा जनताहरूलाई भनिदिनुहोस्

हजुर थ्याङ्कयू तपाईँलाई धेरै धन्यवाद